हामीले संस्कृति चाढ पर्वहरू चाहिँ दसैँमा दिवालीमा मनाउँछ त्यो दसैँमा अब नौ दिने नौरथा दुर्गा पुजाहरू गर्छौँ चन्दा काट्नु जान्छौँ सबैजना मिलेर साथी सङ्गीहरूसँग चन्दा काटेको पैसाले दुर्गा पुजा हामी भव्य रूपमा मनाउछौँ त्यो दुर्गा पुजामा नानीहरूको लागि सांस्कृतिक प्रोग्रामहरू राख्छ त्यो सांस्कृतिक प्रोग्रामहरू गरेर हामी दसैँमा टिका लाउछौँ टिकाको दिन हामी कुल पुजा गरेर हाम्रो ठुल्ठुला बढाबा बढा बढीहरूले टिका लाइदिनुहुन्छ नानीहरूलाई सानो सानो नानीहरूलाई त्यो दसैँमा खसी काटिन्छ नौरथाको दिन खसी कटाइ हुन्छ खसी काटेपछि सबैजना दसैँ मनाउनुको लागि तर्खर हुन्छ त्यसपछि हामी दिवाली मनाउछौँ दिवालीमा तिनदिने तिहार मनाउछौँ भाइ टिका लक्ष्मी पुजा गणेश पुजा गोरु पुजा गर्ने गर्छौँ गोरु पुजाको दिन गोरु पुजेर हामी पुजा गरेर देउसी खेल्न जान्छौँ लक्ष्मी पुजाको दिन लक्ष्मी गाईहरू पुजेर चेलीबेटीहरू भैलिनी खेल्न जान्छन् र भाइ टिकामा त्यही चेलीबेटीहरूले आफ्ना दाजु भाइहरूलाई टिका लाउने गर्छन् यसरी नै हामी माघे सङ्क्रान्ति पनि मनाउछौँ माघे सङ्क्रान्तिमा माघको जाडोमा नुहाउनु तरूल पकाएर खानु यस्तै चाढहरू मनाउँछ पर्वहरू सबै पर्वहरूको दिनमा चाहिँ यसरी नै हामी मनाउँछौँ